खोइ आजकलको नानीहरू चाहिँ त्यही हो फोनमा बिजी भइबस्छ आफ्नै फेमिलीसँग पनि नबोलेर है भन्दा पनि अब ओइ भन्दा पनि घोप्टेको घोप्टै घोप्टे जमाना पनि अहिलेको नानीहरूलाई है त्यस्तै छ बिजी हुन्छ फोनको फोनमै आउटडोर गेम भन्दा इन्डोर गेम ज्यादा खेल्छ नानीहरू आजकाल है फोनको फोनमै बिजी अन्त यसको लागि चाहिँ म चाहिँ के भन्न चाहन्छु भने अब हाम्रो नानीहरूलाई पनि अब बाहिर केही खेलकुद खेलाएर त्यस्तै प्राइजहरू राखिदियो भने है प्राइज ट्रफीहरू गरिदियो भने गभर्नमेन्टतिरबाट राम्रो हुन्छ त्यस्तो गेम्सहरू खेलाइदियो भने अलिक नानीहरूपट्टि पनि इन्ट्रेस्टहरू जाग्दै जान्छ है ए यस्तो गरेँ भने चाहिँ मैले अलिक राम्रो हुन्छ यो गेम खेलेँ भने अलिक राम्रो हुन्छ भन्ने नानीहरूकोबाट पनि हुन्छ फोनको फोनमा त हुँदैन त्यो अहिलेको जमाना यस्तो पहिला हाम्रो टाइमतिर त अब त्यस्तो हुन्थेन है पहिलाको जमानाको हामी मान्छे हो त्यो टाइममा चाहिँ अब फोनहरू थिएन हो अहिले फोनले निकै राम्रो पनि भएको छ एक प्रकार नराम्रो पनि भएको छ भन्न चाहन्छु म चाहिँ है आजकलको नानीहरू के छ भने फोन पाएपछि सबै बिर्सिदिने हो त्यस्तो छ अहिलेको नानीहरू अन्त त्यो गेम्सहरू अरू अरू गेम्सहरू खेल्नुपर्छ क्रिकेटहरू भयो फुटबलहरू धेरै खेलकुदहरू छ है त्यसको लागि नानीहरू पुरा उयो गर्नुपर्छ अब हाम्रै आमाबाउले पनि खेल्न जा गेम्सहरू खेलहरू पनि भन्नुपर्छ नानीहरू गेम फोन पाए पछि फोन पाए पछि गेम खेलोको खेलेको भित्रको इन्डोर गेम खालि भइबस्यो भने चाहिँ अब डल हुन्छ नानीहरू है त्यस्तो हुन्छ त्यस कारणले चाहिँ अब आफ्नो आमाबाउले फेमिलीले पनि भन्नुपर्छ अलिक इन्ट्रेस्ट जगाइ दिनुपर्छ तिनीहरू प्रति हो अन्त त्यही भन्न चाहन्छु म अन्त अब यस्तै गभर्नमेन्टतिर पनि त्यस्तो स्पोर्टिसहरूको के के उ गरिदियो भने चाहिँ गभर्नमेन्टले पनि अब राम्रो हुन्छ नानीहरूलाई ट्रफी प्राइज मनी प्राइजहरू गरिदियो भने चाहिँ नानीहरूपट्टि पनि इन्ट्रेस्ट जाग्दै जान्छ नि